मैले युट्युबमा सर्च गरिकन योगा स्टेसन भन्ने च्यानलमा हेर्छ उनीहरूले पनि राम्रै सिकाउनुहुन्छ रामदेव बाबाले पनि राम्रै गराउनुहुन्छ योगामा चाहिँ अलिकति अप्ठ्यारो हुने कठिन हुने भनेको कसै कसैको आदत हुँदैन योगा गर्ने त्यतिखेर आफूलाई गाह्रो पर्छ साह्रो हुन्छ कसै कसैको हात राम्ररी चल्न खोज्दैन चक्रासानहरू गर्दाखेरि अप्ठ्यारो हुन्छ अनि टाइमिङ हो टाइमिङमा गर्न सक्नुहुन्न कसैले त्यही कारणले गर्दा चाहिँ योगा गर्दा अलिकति अप्ठ्यारो हुन्छ नयाँ नयाँ आउनेहरूलाई अप्ठ्यारो हुन्छ गरि रहनेहरूलाई चाहिँ सजिलै हुन्छ योगा किनभने योगा गर्नै पर्छ सजिलै हो यो पनि लेकिन अप्ठ्यारो हुन्छ नगर्नेहरूले कोही कोही बेला गर्दाखेरि अनि रामदेव बाबाले पनि राम्रै सिकाउनुहुन्छ योगा उसकोबाट गर्दा पनि हुन्छ अनि योगा स्टेसन च्यानलमा पनि राम्रै सिकाउनुहुन्छ उनीहरूले पनि मलाई चाहिँ एकदमै मन पर्छ अनि कठिन कठिन भनेको चक्रासान गर्दाखेरि हो आफूलाई कठिन हुने मेडिटेसन त इजी नै छ त्यो गर्नु त सबैजना सक्छ लेकिन ध्यान हुनु पर्छ त्यो ध्यान पनि दिनु पर्छ कसै कसैले ध्यान दिँदैन त्यही कारण अप्ठ्यारो हुन्छ कसैलाई ध्यान हुँदैन लेकिन ध्यान दिनेहरूलाई चाहिँ सजिलै हो योगा आफ्नो मन तनले दिनु पर्छ नि त योगा गरेपछि मन तनले ध्यान दिएर गर्नु पर्छ कसै कसैले गर्दैन त्यही कारण उनीहरूलाई कठिन लाग्छ